हेलो तपाईँ योगा टिचर बोल्नु भएको ए म पनि उयो अनलाइन योगा उयो गर्ने भनेको त्यो फी चाहिँ कति लिनु हुन्छ

ए अनि कति बजी टाइम गराउनु हुन्छ छ बजीदेखिको लिएर कति बजीसम्म मात्र गराउनु हुन्छ कि बेलुका पनि गराउनु हुन्छ ए केही फर्म सर्म फिल अप गर्नु पर्छ फर्म समहरू फिल अप गर्नु पर्छ ए अनलाइनमा ए अनलाइन मतलब अफलाइनबाट गर्नु कता ए फर्म लिनु चाहिँ के तपाईँकोमा आउनु पर्ने अन्त अनलाइन क्ला उयो येगा त अन्त अनलाइनमा गराउनु हुन्छ होइन अफलाइनमा गराउनु हुन्छ ए ए हुन्छ